हेलो हेलो ए नमस्कार ए तपाईँ स्मृति राईजी बोल्नुभएको हो ए हजुर म चाहिँ नि तात्तातै खबर भन्ने एउटा हाम्रो न्युज च्यानल छ होइन अन्त यो न्युज च्यानलबाट चाहिँ म एक दुईवटा जानकारी लिनुको लागि चाहिँ तपाईँलाई यो फोन गरेको है तपाईँ दार्जिलिङको तपाईँको त बस्ती एरिया पर्छ नि है हजुर बस्ती भनेपछि तपाईँ कोलबुङ तपाईँको कोलबुङ हो भनेर पनि मैले सुनेको थिएँ है कोलबुङ बस्तीको ए हजुर त्यही त कोलबुङ क्षेत्रलाई लिएर चाहिँ एउटा सानो न्युज कभर गरौँ भन्ने चाहिँ हाम्रो सोच थियो होइन धेरै दिनदेखि चाहिँ हामीले यो विषयमा एउटा प्रोजेक्टै बनाएर काम गर्दैछौँ हामीले र यसरी बस्ती क्षेत्रमा कमान क्षेत्रहरूतिर चाहिँ सानो सानो यस्तै ठाउँहरूतिर चाहिँ यो विशेष गरेर धार्मिक विविधता भन्छौँ हामी है रिलिजियस डाइभर्सिटीको कुरा र के कसरी अब अहिले त अब हामी एउटै धर्ममा मात्रै त छैनौँ यसै पनि भारत एउटा सेक्युलारिस्टिक स्टेट भएको कारणले गर्दाखेरि पनि विभिन्न धर्म सम्प्रदायका मानिसहरू बसोबास गर्छन् होइन र त्यही धर्म सम्प्रदायलाई लिएर चाहिँ एकाअर्कामा उनीहरूको बिचको सम्बन्ध के कस्तो भन्ने विषयमा चाहिँ एक दुईवटा प्रश्न तपाईँसित गर्नु थियो है गर्नसकिन्छ होला नि हजुर तपाईँको त्यो कोलबुङ क्षेत्रमा चाहिँ अहिलेसम्म यसो तपाईँकोमा जानकारीमा भए अनुसार कतिवटा जस्ता धर्म को एउटा सम्प्रदायहरू चाहिँ कतिवटा जस्तो छ होला हजुर ए हजुर हजुर हजुर यो साईपट्टि पनि सत्संगपट्टि पनि केही छन् कि ए हजुर भनेपछि जुन चाहिँ अब बुद्धिस्टहरू भयो बुद्धिस्टहरूमा चाहिँ प्रायः तामाङहरू नै छन् कि अन्य जातकाहरू पनि अहिले त अब गुरूङहरूले पनि आफैलाई बुद्धिस्ट भन्छन् है अरूले पनि अब भन्दै गइरहेको छन् अरू जातकोहरूले पनि त्यो धर्म यसरी पालन गरिरहेका छन् कि या तामाङहरू मात्रै छन् त्यसमा ए हजुर भनेपछि अब क्रिस्चियन धर्ममा चाहिँ प्रायः सबै जातकाहरू होलान होइन भनेपछि त्यसमा अलिकति मेजोरिटी चाहिँ कुन जातको छ क्रिस्चियन धर्ममा चाहिँ राई हजुर राई लिम्बुहरू नै छन् है भनेपछि अब गाउँमा पनि यसो मेजोरिटीको हिसाबले कुन चाहिँ जात चाहिँ अलिकति बेसी छ छेत्री बाहुन राई लिम्बु गुरूङहरूमा चाहिँ

ए हजुर भनेपछि राई लिम्बुहरूमा चाहिँ सबै चाहिँ होइन अलिकति धेरै प्रतिशत चाहिँ क्रिस्चियन धर्ममा छन् है भनेपछि एकाअर्कामा यो धर्मलाई लिएर एकाअर्कामा यस्तो विवादहरू झैँझगडा त्यस्तोहरू त अहिलेसम्म कतै भएको छ कि कि हुँदैन कि ए हजुर ए हजुर राम्रो कुरो है र तपाईँबाट यसो लिनुपर्ने जानकारीहरू यत्ति नै थियो अहिले फेरि बिचमा केही अरू विषयमा यसो जानकारी लिनु परिहालेछ भनेदेखि म फेरि एकपल्ट फोन गर्छु है ल तपाईँलाई हुन्छ हवस् त्यसो भएदेखि यति राम्रो जानकारीहरू दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ र हुन्छ हुन्छ धन्यवाद